भर्खरै जन्मिएको बच्चाहरूलाई हामीले न्यानो बनाएर राख्नु पर्छ एकदम सफा राख्नु पर्छ ज्यादा तातो पनि होइन अनि ज्यादा चिसो पनि होइन ठिकैको वातावरणमा राख्नु पर्छ अनि सफा राख्नु पर्छ नानीहरूलाई